मैले लामो बाइकिङ यात्राको भ्रमणको लागि फुल ग्यर लगाएर नै हिँड्ने गर्छु चेस्ट गार्डदेखि लिएर लेग गार्डदेखि लिएर सबै लगाएर हिँड्नेछु प्लस जति पनि जति पनि पेट्रोल जति पनि पेट्रोलहरू हुन्छ त्यो पेट्रोल पनि अलग्गै नै म एउटा जारमा लगाएर नै गएर नै किनभने टाडोको बाटो हो कतिपय चिजमा पेट्रोलको डिफिकल्टिज हुन्छ भनेर पेट्रोल पनि अगाडि नै मैले नै थियो मैले एउटा सब्सिट्युट राखेर नै हिनेको हुन्छु अनि यसले गर्दाखेरि कतिपय चिजहरूमा कुनै पनि डिफिकल्टिजहरू छ भने चाहिँ आफूले पनि कतिवटा बाइकमा साना साना कुराहरू जति पनि प्रब्लम्याटिक कुराहरू हुन्छ सानो सानो म्याकानिकल कुराहरू त्यो चिजहरू पनि बोकेर नै हिडेकै हुन्छु